यो कालिका रेस्टुरेन्ट होइन म क्या हौ रेगुलर कस्टमर सरिता मगर हजुर अन्त मैले अर्डर गरेको थिएँ नि चारवटा चौ बिर्यानी चारवटा चौमिन मोमो अर्डर गरेको थिएँ नि त्यसको दाम चाहिँ अलि त्यसको उयस चाहिँ अलिक क ज्यादा भयो हो त्यसलाई चाहिँ अलिक घटाइदिनुहोस् ल कसरी हो त्यो बिर्यानी चाहिँ बिर्यानी चार सौ त्यो त अलिक ज्यादा भयो नि तिन सौ पचास गरेर हो भने चाहिँ ठिकै छ अन्त अर्को चाहिँ के मोमोको चाहिँ मोमोको साठी साठी त ज्यादा भयो चालिस गरेर हो भने चाहिँ म ठिकै छ मो दिन्छु अन्त त्यो उयसको चाहिँ चौमिनको चाहिँ असी रुपियाँ प्लेट ज्यादा भयो कि हजुर त्यो सत्तरी गरेर दिन्छु नि म त्यो सबै मिलाएर दिनुहोस् न त्यो ज्या साह्रो ज्यादा भयो भने त फेरि तपाईँहरूले पनि कस्टमर राख्नु पऱ्यो नि सेकेन्ड टाइमलाई म त रेगुलर कस्टमर हो हजुर अलिक मिलाइदिनुहोस् न त्यो सबै गरेर अन्त त्यसमा उयो पनि पठाइदिनुहोस् न नुडल्स पनि पठाइदिनुहोस् न त्यसमा हजुर त्यो पनि अलिक कम्ती गरेर पठाइदिनुहोस् न नुडल्सको चाहिँ नुडल्सको पनि सबैको हुन्छ